नमस्ते कालिका रेस्टुरेन्ट हो म बन्धना मुखिया बोलेको भोलि मेरो नानीको बर्थ डे छ मेरो साथी भाइहरूलाई बोलाएको छु पन्ध्रजना जस्तो है खानाको अर्डर गरौँ भनेर भनेको के तपाईँहरूले अर्डर लिनु हुन्छ अन्त खानामा त मलाई मटर पनिर अन्त पुलाव अन्त चिकन चिल्ली अनि चट्नी दाल र तपाईँहरूलाई ए यति उयसमा त है तपाईँहरूले मलाई के छुट दिनु हुन्छ कि भनेर नि डेलिभरी तपाईँहरूले कति बेलासम्म गरिदिनु सक्नु हुन्छ छ सात बजी भित्रमा गरिदिनु सक्नु हुन्छ